ए यो लाभा होटल हो भाइ होइन तिमीले खाना बनाउन जान्दैनौ भन त राम्ररी बनाऊ होइन अब यस्तो नुन चर्को न चर्को नराम्रो न नराम्रो मिठै छैन यो खाना यस्तै खाना चाहिँ अरूहरूलाई कसरी दिन्छौ तिमी के हाल्छ कपालहरू खानामा कपालै कपाल उ थुक्पातिर कपालै कपाल के हो त्यस्तो त्यस्तो पनि हुन्छ कहिले अन्त राम्रो मिठो बनाउन अन्त पो तिमीलाई फाइदा हुन्छ त अब त्यस्तै खाना दिइबस्यो भने त अरूलाई पनि मिठो लाग्दैन नि त तिनीहरूको पनि त पैसा उयो गर्नुहुन्छ हामीले पनि त पैसा तिरेर खाना खान्छ तिमीहरूको अन्त मिठो बनाएर देऊ न मान्छेहरूलाई चाहिँ अब हुन्छ नि तिमीहरूले उयो गर्नुपर्छ मन जित्नुपर्छ क्या मान्छेहरूको मिठो बनाऊ त्यो नमिठो नुन चर्को अर्को के भइरहेको त्यस्तो चाहिँ नगर क्या किनभने अब कोही कोहीको अब पैसा हुँदैन बेसी होइन अब कोही कोही गरिब गरिब परिवारको हुन्छ अब उनीहरूको पनि त बुझ्नुपर्यो नि तिमीले अब त्यस्तो उयोहरू चाहिँ नगर होइन राम्रोसँगले खाना बनाऊ राम्रोसँगले मिठो खाना बनाएर देऊ